याँ कालिम्पोङमा भन्दाखेरि चाहिँ अब टुरिस्टहरू आएर थुप्रै जग्गाहरू अब फेस्टिबलहरू रामरी हेर्न पाउँछ अन्त मेन रोडमा पनि फुड फेस्टिभल राख्नु हुन्छ त्यहाँ टुरिस्टहरू घुम्नु पनि सक्नुहुन्छ अन्त दिवालीहरूको टाइममा यताउतातिरखेरि टुरिस्टहरू घुम्नु पनि सक्छ अन्त मेला ग्राउन्डमा पनि थुप्रैहरू अब प्रोग्रामहरू राख्छ तब पनि टुरिस्टहरूले आएर हेर्नु सक्नुहुन्छ घुम्नु सक्नुहुन्छ